म नेपाली हुनाले हाम्रो सांस्कृतिक चाड भन्नाले सर्वप्रथम हामी दसैँ नै भन्छौँ र दीपावली पनि छन् यी सबै चाड पर्वहरूले हामी अत्यन्त नै मनोरन्जक भएर मनाउने गर्छौँ र यी पर्वहरूले चाहिँ हामीलाई के गर्न सिकाउँछ भने सानोदेखि लिएर बुढापाकाहरूसम्म हामी एकत्रित हुन्छौँ म मस्ती मजाहरू गर्छौँ र यसरी आफ्नो आफन्तहरूसँग भेटघाट हुन्छ मेल मिलाप हुन्छ र खानपिन पनि हामी राम्रोसँगले गर्छौँ यी नै सांस्कृतिक पर्वहरूको दिनमा हामी जस्तो दीपावलीमा देउसीको टाइममा देउसी खेल्ने भैलेनी खेल्ने औँसीको रातमा हामी यसरी मनाउँछौँ लक्ष्मी पूजा भयो अनि दसैँमा हामी टिका लगाएर ठुला ठालाहरूको आशीर्वाद पनि लिने गर्छौँ